भारतको कुरा गर्नु पर्ने भने चाहिँ पहिलाको मान्छे र अहिलेको मान्छेमा धेरै भिन्नताम् छ अन्त पहिलाको मान्छेहरूले ढुङ्गाको मुर्तिहरू बनाउँथ्यो अनि ढुङ्गाहरूलाई खोपेर के के लेख्थ्यो अन्त काडहरू काठ बाँसहरको समानहरू हुन्थ्यो अन्त अहिले चाहिँ त्यो सामानहरू त्यो खोपेकोहरू मूर्तिहरू बनाउँदै गरेको अहिले चाहिँ सबै हराएर हराएको छ अन्तखेरि चाहिँ भन्नुपर्दा चाहिँ अबो यो सबलाई चाहिँ अब जोगाउनु पर्ने हो अन्त